पश्चिम बङ्गालको प्रमुख सङ्गीत अथवा नृत्य उत्सवहरू वा कार्यक्रमहरू के के हुन् भन्दा चाहिँ अब नेपाली जातिमा चाहिँ मारूनी डान्स अथवा मारूनी नृत्य खुकुरी नृत्य देखिन्छौँ हामी देख्छौँ हामी अनि यसरी नै आदिवासीमा पनि हामी देख्छौँ नृत्य देख्छौँ अनि त्यसरी नै राजवंसी जातिमा पनि उनीहरूको लोक नृत्य हामी देख्न पाउँछौँ